चिया चाहिँ हामी आफ्नो हातले बनाएर खान्छौँ बगानमा गएर पत्ती टिप्छौँ ल्याएर हामीले घरमा मजाले त्यो पत्ती अब दबाईहरू लगाएको हुन्छ केमिकलहरू मिसाएको बगानमा केमिकलहरू लगाएको हुन्छ त्यो चाहिँ ल्याएर हामीले मजाले धुइ धाइ पारेर हामीले त्यसलाई ओइलाउँछौँ ओइलाए पछि त्यो नरम भए पछि चाहिँ हामी हातले मजाले माडेर नाङ्लोमा एकछिन पास राख्छौँ त्यसलाई ढाकेर त्यो अलिकिति ओइलिए पछि चाहिँ हामी त्यसलाई निकालेर अर्को नाङ्लोमा फेरि मजाले मिलाएर हामी फिजाउँछौँ फिँजाएर सुकाए पछि चाहिँ त्यो सुकाएर चाहिँ हामी मजाले घामले घाममा सुकेको चियापत्तीको चाहिँ अर्कै खाले टेस्ट हुन्छ हाम्रो हातले बनाएको चाहिँ एकदमै मिठो हुन्छ हामी त्यो चाहिँ अब नुनको चियामा खानु सक्छौँ चिनी लगाएको चियामा पनि खानु सक्छौँ अब त्यसलाई हामी दुध लगाएर खानु सक्छौँ ब्ल्याक टी गरेर खानु सक्छौँ आउन त बजारमा पनि किन्नु पाइन्छ अब मेसिनको रङ्हरू किन्नु पाइन्छ त्यो भन्दा चाहिँ राम्रो चाहिँ हामी चाहिँ आफ्नो हातले बनाएर खानु खाने चाहिँ हामीलाई मन पर्छ त्यो बजारमा चाहिँ अब के के मिसाएको केमिकलहरू मिसाएको रङ् हुन्छ त्यो चाहिँ त्यति हामीलाई टेस्टी लाग्दैन हामीले आफ्नो हातले बनाएको चियापत्ती चाहिँ हामीलाई पुरा मन पर्छ त्यसै कारण हामी चाहिँ आफ्नै हातले चियापत्ती बनाएर चाहिँ खान्छौँ त्यो चाहिँ हामीलाई अब राम्रो लाग्छ बजारमा किनेको भन्दा चाहिँ हामी घरमै बनाएर खाने चाहिँ हामीलाई मन पर्छ त्यसै कारण हामी चाहिँ आफैँ घरमा आफ्नो हातले चाहिँ आफैँ बनाएर चाहिँ हामी चियापत्ती खान्छौँ त्यो चाहिँ अब एकदमै मिठो सेन्टेड हुन्छ त्यो चियापत्ती चाहिँ